हाम्रो पश्चिम बङ्गालमा अनेकौँ आफ्नो आफ्नो धर्म आफ्नो आफ्नो रिलिजनहरू छ र उनीहरूको आफ्नो आफ्नो संस्कृति हुन्छ जस्तो भयो बङ्गालीहरूको आफ्नै आसामिसहरूको आफ्नै अनि के अरे आदिवासीहरूको आफ्नै नेपालीहरूको आफ्नै नेपालीहरूको आफ्नै भन्दा पनि नेपालीभित्र पनि थुप्रै अब समूहहरू छ लाइक यो लेप्चा भोटे बुद्धिस्टहरूको हाम्रो तामाङ राई लिम्बूहरूको आफ्नो आफ्नो एउटा कल्चर आफ्नो आफ्नो एउटा वेशभूषा छ आफ्नो आफ्नै जातिको आफ्नो आफ्नै एउटा जातीय पोसाकहरू छ आफ्नो जातीय भाषाहरू छ त्यसमा पनि हाम्रो नेपालीको अलि एकदमै अब मिठो अब एकदमै राम्रो हाम्रो साहित्यहरू छ आफ्नो सांस्कृतिकहरू छ आफ्नो वेशभूषाहरू छ होइन त्यो आफ्नो आफ्नो कल्चरहरू छ त्यसमा पनि अब हाम्रो मेन थिङ चाहिँ के भने हामीले आफ्नो भाषाको साहित्यहरू साहित्य भन्ने कुरो यसो हुन्छ अब साहित्य भन्ने कुरो जुनसुकैले लेख्न पढ्न सक्दैन किनभने त्यसमा एउटा लगाव हुन्छ जस्तो कि अब भावनामा बग्नेहरू जो पनि भावनामा बग्नसक्छ तर अब लेख्नसक्नु चाहिँ ठुलो कुरो हो भावनामा त जो पनि बग्छ तर जुन मान्छेले प्रस्तुत गर्छ है त्यो एउटा अब कला हो अनि साहित्य भन्ने कुरो आफ्नो आफ्नो कल्चर अनुसार आफ्नो आफ्नो साहित्यहरू हुन्छ आफ्नो अब मतलब आफ्नो आफ्नो अब तिहार आफ्नो आफ्नो एउटा उयो फेस्टिभलहरू हुन्छ आफ्नो आफ्नो जातको होइन त्यसमा भिन्दै भिन्दै तर सबैको अब आफ्नो आफ्नो जातअनुसार आफ्नो आफ्नो एकदमै इम्पोर्टेन हो आफ्नो आफ्नो भाषा र जुनै पनि भाषाले जुनै पनि आफ्नो साहित्यहरूले मान्छ जुनै पनि आफ्नो सांस्कृतिक छ त्यो चाहिँ सबैले जोगाएर राख्नुपर्छ होइन भन्ने चाहिँ मेरो भनाइ हो होइन आफ्नो आफ्नो अब भाषाको आफ्नो आफ्नो अब एउटा वेशभूषा आफ्नो आफ्नो एउटा सांस्कृतिक आफ्नो आफ्नो एउटा आफ्नो साहित्य जुन छ आफूले जोगाएर राख्नुपर्छ भन्ने चाहिँ मेरो अडान